हेलो हेलो के गर्दैछौ ए कतिखेर सकिन्छ खाना खायौ के खायौ

पिज्जाहरू बेसी नखाऊ बिमारी होला है मलाई छुट्टीमा घुमाउनु कहिले लाने घुमाउनु कहिले लाने ए एक हप्ताको छुट्टी मागेर आउनु नि त घुमाउनु चाहिँ हेलो कहाँ लाने मलाई घुमाउनु जहाँ लान्छौ त्यहीँ जाने ल ल ए हो र

हेलो भन खाएँ अहिले बसिराखेको छु तिमीसँग बात गर्दै ए ल ल छिटै आउनु ल हुन्छ राखेँ बाइ